हेलो हजुर हो त ए हजुर हजुर हजुर हजुर ए हजुर आउनु होस् न हजुर राम्रो राम्रो टी गार्डनहरू छ तपाईँ घुम्न आउनु हुन्छ भने आउनु होस् म तपाईँलाई घुमाइदिन्छु धेरै फेमस अब यो दार्जिलिङ त टिले त फेमस छ होइन इन्टर नेसनल नेसनलहरू सबै जगा हाम्रो दार्जिलिङकै टी जान्छ र तपाईँ आउनु होस् म राम्रो राम्रो जगाहरू छ जस्तै ह्याप्पी भ्यालीहरूबाट धेरै राम्रो राम्रो टिहरू बनिने गर्छ अन्त धेरै अरू रिङ्गे कमानहरू छ होइन टी गार्डनहरू छ र त्यहाँनेर अरू चुङथुङ टी गार्डन मेरीबङ टी गार्डनहरू पनि छ त्यहाँ आउनु होस् न म तपाईँहरूलाई भेटाउँछु वर्कर्सहरूसित म तपाईँलाई भेटाउँछु नि हजुर हजुर हजुर हुन्छ राम्रो हो तपाईँ आउनु होस् यहाँनेर कस्तो हुन्छ त्यो पनि हेर्नु होस् अहिले यहाँनेर टी गार्डनतिर कस्तो कस्तो हुन्छ अब वर्करहरूलाई पनि कस्तो खाले फेसिलिटिहरू छ तिनीहरू तपाईँहरूले हेर्न सक्नु हुन्छ अन्त अब यहाँनेर त अब फेमस त तपाईँले त गुगल गर्नु भयो भने हुन्छ नि यो त फेमस नै हो अब यतैतिर पनि हामीले यतैतिर पनि हामीले हेर्यौँ भने थुप्रै जगाहरू छ दार्जिलिङमा पनि तपाईँले राम्रो राम्रो गोल्डन टिप्सहरू छ त्यतातिर गएर हेर्नु भयो भने हुन्छ त्यहाँनेर थुप्रो थुप्रो टिहरू पनि राखेको छ तपाईँले त्यहाँ गएर टेस्टहरू गर्दा हुन्छ हजुर हजुर

ए हजुर आउनु होस् न एक पल्ट हेर्नु होस् तपाईँले आफैँ नै हुन्छ हुन्छ आउनु होस् न हुन्छ